गाउँको मान्छेहरूलाई खेलकुद गर्न गर्नको फाइदाहरू धेरै धेरै प्रकारको छन् जस्तो कि हामी आफू खेल्छौँ साथै अरूलाई पनि हामी धेरै प्रकारको हामी एज डिफ्रेन्सहरू पाउँछौँ हामीभन्दा धेरै एजकोहरू पाउँछौँ सानो एजको पाउँछौँ तिनीहरूलाई हामीले सिकाउँदाखेरि तिनीहरूको शरीरमा पनि एक्सरसाइज प्लस तिनीहरूको शरीरमा हामीले नयाँ कुरोहरू पनि विकसित गर्नसक्छौँ साथै तिनीहरूको शरीरमा स्वास्थ्यमा हामीले जब हामी खेल्छौँ तिनीहरूलाई पनि हामी बोलाउँदछौँ तिनीहरूको शरीरमा पनि धेरै प्रकारको परिवर्तनहरू आउँदछ हामीसित धेरै प्रकारको कुरोहरूले तिनीहरू चेन्ज पनि हुँदछ शारीरिक अनि फिजिकली तिनीहरू पनि फिट हुँदछ यही हो बेनिफिट्सहरू